हाम्रो डार्जिलिङमा चाहिँ सबैकुरो ट्रान्सपोर्टेसनहरूको चैँ सुबिस्ता छ जस्तै हामी यहाँनिर बसहरू पनि चलिरहेकै हुन्छ लोकल ट्याक्सीहरू पनि धेरै चलिरहेको नै हुन्छ र हाम्रो सानो गाडीहरू गाउँ घरबाट गाडीहरू सबै जग्गा चलिरहेको हुन्छ त्यसै कारणले धेरै सुबिस्ता छ र विशेष गरि चाहिँ हाम्रो दार्जिलिङमा चाहिँ सबैभन्दा राम्रो चाहिँ हाम्रो यो रेल रेलवे स्टेसन छ जो चाहिँ जो चाहिँ यहाँ दार्जिलिङदेखि खरसाङसम्म चाहिँ जाने गर्छ र हाम्रो त्यो चाहिँ हो वर्ल्डको सबैभन्दा अग्लो अग्लो सबैभन्दा अग्लो स्तरमा रहेको रेलवे स्टेसन हो र त्यो च त्योद्वारा नै हाम्रो दार्जिलिङलाई धेरै ब्युटिफुल पनि बनाउने गर्छ र त्यो चाहिँ त्यसले गर्दा चाहिँ धेरै सुविस्ताहरू हुने गर्छ र टुरिस्टहरूको निम्ति पनि टुरिस्टहरूको निम्ति ट्रान्सपोर्ट एजेन्सी पनि धेरै जग्गातिर छ यहाँ दार्जिलिङमा त्यसको पनि धेरै सुविस्ताहरू छ र र यो र दार्जिलिङमा चाहिँ ट्रान्सपोर्टेसनको चाहिँ धेरै सुविस्ताहरू चाहिँ हुने गर्छ